म म चाहिँ बगैँचा गार्डनहरू चाहिँ म आँगनमा गर्ने गर्छु किनभने आ आँगनको वरिपरि नै जग्गा पनि ठुलो हुन्छ र गा गार्डनहरू गार्डन पनि ठुलो देख्छ फुलहरू पनि धेरै जान्छ त्यसमा र अहिले सिजनको फुलहरू चाहिँ सयपत्री गोदावरी मखमली गोदावरीहरू हो छ अहिले फुलको पुरा डिमान्डहरू छ फुलहरू फुलको बिजिनेस पनि धेरै नै भइसकेको छ कता कताबाट डिमान्डहरू पनि आउँछ यसै कारण म धेरै फुलहरू रोप्ने गर्छु रोप्ने गर्छु घरको अगाडि घरको अगाडि गार्डन बनायो भने धेरै मान्छेहरूले पनि देख्छ र छतमा चाहिँ देख्ने गर्दैन त्यहाँनिर पानीहरू हाल्ने पनि असुबिस्ता हुँदैन आँगनमा आँगनमा चाहिँ पानीहरू हाल्ने पनि हामी सुबिस्ता छ घरकै अगाडि पानी छ यसै कारण हामी आँगनमा है आँगनमा गार्डन बनाउने गर्छ र र वरिपरी मान्छेहरू आउँदा पनि त्यहीबाट हेर्छ र त्यही सजिलो पर्छ देखाउ मान्छेलाई देखाउनुको लागि पनि सयपत्रीहरू चाहिँ दसैँ तिहारमा पनि क गाँस्ने मालाहरू उन्नुको लागि पनि धेरै काम लाग्छ फुलहरू फ्लवर फुलहरू भासतिर लगाएर राख्दा पनि राम्रो देख्छ गा क रुमहरू पनि उज्यालो देख्छ घर वरिपरि सयपत्रीहरू फुल्यो भने उज्यालो पनि देख देख्ने गर्छ